गुड मर्निङ स हजुर तपाईँले त्यो किताबहरू भन्नुभएको थियो नि मेरो टेक्स्ट बुकहरू हजुर त्यो मलाई हेभी मन पऱ्यो त हजुर सर प्रिन्ट क्वालिटी पनि दामी छ हो सर त्यो कभरहरू पनि राम्रो नच्यातिने खालको छ त्यो मैले अलिकति रिडिङ पनि गरेँ कि अलिकति सब्जेक्टहरको बुकको त्यो अलिकति हुन्छ नि त्यो लेख्नुको पारा पनि राम्रो रहेछ सरल भाषामा लेखेको छ हुन्छ नि बुझ्नु पनि सजिलो पढ्नु पनि मजा लाग्ने खालको हुन्छ नि म झन् अस्ति सर त्यो इङ्लिस बुक खोलिकन बसेको खालि थिएँ कि म त चाल पनि पाइनँ हो सर यस्तो भइदियो कि अब पढ्नु थालेँ एउटा कथा पढेँ होइन कथा हेभी इन्ट्रेसनिङ लाग्यो होइन सर म अब अझै बढ्नु मन पऱ्यो मलाई साँच्ची भनेको सर मैले त्यो दिन हुन्छ नि डल्लै इङ्लिस बुक पढिदिएँ साँच्ची सबै कथाहरू तुरिदिइरहेको छु मैले त्यो पोएमहरू पनि पढेँ पोएमहरू पनि अब कुनि कस्तो खालको मिठो खालको बोलेको हुन्छ नि राम्रो रहेछ हुन्छ नि अब त्यो खाता हजुर सर हजुर हजुर त्यो खाताहरू पनि राम्रै रहेछ सर हजुर स त्यो बुकहरू तर हेभी राम्रो रहेछ सर त्यो लेख्ने मान्छेहरू पनि राम्रो रिनाउन्ड लेख्ने मान्छेहरू छ त्यो चाल पाएको हुन्छ नि त्यो नाम भएको मान्छेहरू अझै कतिजनाले को अथर पनि गरेको हुन्छ अथरको त्योमाथि हजुर सर हजुर त्यो महँगो पनि परेन नि सर हेभी सस्तो सस्तै थियो हगी हजुर सर त्यो म त म त अब यो क्वालिटी पनि राम्रो छ कि सर म त आफ्नो अर्को वर्ष भाइलाई पनि दिनु सक्छु होला यो अब राम्रै त छ सर यो अब च्यातिने खालको होइन यो चाहिँ कभरहरू पनि पेजहरू पनि राम्रो रहेछ प्रिन्ट क्वालिटी पनि हुन्छ नि त्यति छिट्टो च्यातिने पनि होइन रहेछ हजुर सर हजुर हजुर म्याथ बुकहरू पनि पाएँ नि सर म्याथ बुकहरू पनि राम्रो रहेछ अबुइ सर म्याथ बुक त हेभी भारी रहेछ नि राम्रै हो सर भारी भएको मोटो हजुर सर हजुर

हजुर एक्सर्साइज बुकहरू पनि पाएँ सर एक्ससाइज बुकहरू पनि राम्रो रहेछ त्यही हुन्छ नि टेक्स्ट बुकसँगै रिलेटेड रहेछ एक्सर्साइज बुकहरू पनि सजिलो पनि छ सर हुन्छ सर हुन्छ सर थ्याङ्कयु सर हजुर किनेँ सर किनेँ सबै किनेँ